हो नि हेलो बहिनी सुनिन्छ अच्छा आजकल त खोइ ट्रेन पनि बेलामा आइपुग्दैन र पर्खि बस्नुपर्छ त्यसले गर्दा मलाई पनि पो भयो हौ भन्नुहोस् आज जाउँ होइन आउँदैन हौ खोइ टाइममै आउँदैन ट्रेन भन्नुहोस् न हो नि यार आएकै छैन त ए हुन्छ हन्छ खोइ यहाँ त टाइममै आउँदैन ट्रेन त्यसले गर्दा त्यहाँ पर्खेको पर्खेको गर्नुपर्छ ट्रेन पनि आजकल त क्या हो क्या हो यस्तो सयममा आउँदैन ट्रेन त्यसले गर्दाखेरि साह्रो अभाव परिसक्यो सबकुछ न ठिक जग्गा छ केही छैन आ होइन बाग्राकोटमा त नि खोइ के भएको भएको यस्तो खोइ यहाँ यहाँ अरू जग्गामा त छ ओदलाबारीमा त्यहीँ ओदलाबारीमा छ स्टेसन हाम्रोमा पनि छ तर कुनै पनि ट्रेनहरू रोक्दैन अप्ठ्यारो परिरहेको छ कति यहाँबाट हामीले जुलुसहरू लगेर हामी स्टेसन बनाउनुपर्छ यहाँनिर रोक्नुपर्छ ट्रेनहरू भन्यौँ तर अहिलेसम्म अँ सरकारले कान ठाडो पारेको छैन सुन्दैन पनि त्यसले गर्दाखेरि हामीलाई अप्ठ्यारो परिरहेको छ ट्रेनहरू रोकिरहनु पर्छ त्यही ट्रेनलाई पर्खि बस्नुपर्छ छ बजीको टाइम छ भने सात बजी आइपुग्छ त्यसले गर्दा अप्ठ्यारो परिरहेको छ हामीलाई सुने आहा अब त्यस्तै हो अब यहाँनेरि अहिले बेसी जाने भनेको पनि अलिक ढिलो भयो कुनि के हुन्छ अब अहिले एकछिनमा हेरौँ कहाँसम्म पुग्छिन्छ त्यसले गर्दाखेरि चढ्नु त अब चढियो ट्रेनमा अब कता कति बेला पुगिने हो थाह छैन अँ र आजलाई यति नै ल भोलि पर्सि मा भेटेर बात गरौँला